डिजिटलको कुरा गर्दाखेरि अहिले हाम्रो हालैको संसार डिजिटल वर्ल्ड भनेर चिनिन्छ जसमा चाहिँ त्यस डिजिटल टेक्नोलोजीहरू सरह हामीले धेरै सुविधा प्राप्त गरेको छौँ र एउटा साधारण इक्जाम्पल साधारण उदाहरणमा हामी देख्नसक्छौँ मोबाइल फोन तर हामी आफ्नो आफन्तगण जो जति पनि टाढा नजिकमा छन् उनीहरूसँग बात विवाद गर्नुसक्छौँ र अर्को एउटा कम्प्युटर जसलाई हामीले हाम्रो धेरै समय हामीले बचाउन सक्छौँ अगर हामी हाम्रो काम गर्ने स्थानमा हामीहरू आज जान सकेनौँ भने हामीले घरैमाबाट गरेर त्यसलाई हामीले फर्वर्ड गरेर हाम्रो काम गर्ने स्थानसम्म हामीले पुऱ्याउनु सक्छौँ त्यो एउटा इन्टरनेटको थ्रुद्वारा हामीले त्यसो गर्नसक्छौँ र त्यसबाट हाम्रो समय पनि बर्बाद हुँदैन समय एकदमै हाम्रो बचाउ भएर जान्छ होइन अन्त यो डिजिटल कला चाहिँ एकदमै अहिलेको जेनरेसनमा अहिलेको समयमा हेर्दा चाहिँ एकदमै त्यसले मानिसलाई उपलब्धि बनाएर गएको छ सायदै धेरै कुरामा मानिसहरूले बनाएको कला जत्तिको त त्यो राम्रो हुन सक्दैन भए पनि धेरैवटा कुरामा चाहिँ यो डिजिटल कलाले गर्दाखेरि धेरै राम्रो भएर गएको छ जस्तो पढाइ क्षेत्रमा हेऱ्यौँ भने कामकुरोमा हेऱ्यौँ भने र हाम्रो सामाजिक सञ्जालमा हेऱ्यौँ भने पनि त्यसले हामीलाई धेरै नै उन्नतिको बाटोमा लिएर गएको हामी महसुस गर्नसक्छौँ